कबीर भाइ ए दिल्ली जाने काम पर्यो त अन्त यहाँ सिलगढीबाट अटोहरू पाइन्छ अन्त पायो भने पनि कति रुपियाँ भाडा चाहिन्छ मलाई चाहिँ अलिक छिट्टै चाहिएको है अटो राति चार बजीतिर यसै कति कति रुपियाँ भाडा पाइन्छ हल्का सोधखोज गरिदिनु होस् न त्यसरी जतिसक्दो कम्तीमै हेरिदिनु गाडी भाडा त्यहाँ जाने काम पर्यो अब त्यहाँदेखि कति रुपियाँ पर्छ सोधिदिनु राम्ररी अटो ड्राइभरलाई अन्त सोध्योपछि फोन गरेर भनिदिनु होस् ल कति भाडा लाग्छ सिलगढीदेखिको बागडोग्रा जानुलाई एयरपोर्टसम्म छोड्नुको लागि र हुन्